अब मैले घरमा चाहिँ ड्रिङ्क्सहरू चाहिँ कसरी बनाउँछु भन्दाखेरि चाहिँ अब यसरी गर्छु फर्स्ट अफ् अल चाहिँ म दही घरमै द दुध हालेर दहीहरू जमाउँछु त्यहाँदेखि दुध दही जमाएर चाहिँ त्यहाँदेखि दही जमारेर घिउ पार्छु त्यहाँदेखि कोही बेला त्यसकै लस्सीहरू पनि बनाइदिन्छु लस्सीहरू बनाउँछु लस्सीहरू बनाउँदा चाहिँ अब नानीहरूले पनि मनपराउँछ लस्सी बनाउँछु त्यहाँदेखि दही त्यसबाटै मही पनि हुन्छ मही पनि बनाउँछु त्यहीहरू चाहिँ हामी ड्रिङ्क्सहरू उयोहरू गर्छ त्यहाँदेखि अर्को चाहिँ म अब जस्तै मिल्कबाट बनाना सेकहरू नानीलाई बनाना सेक मिल्क हालेर त्यहाँदेखि मिल्कको क्रिम हालेर नानीहरूलाई बनाना बनाना सेकहरू बनाइदिन्छु त्यहाँदेखि अर्को निम्बुपानीहरू गरममा पुदिनाहरू हालेर मजाले निम्बुपानीहरू त्यसरी बनाउँछु त्यहाँदेखि अर्को एप्पल जुसहरू जुसरमा हालेर एप्पल जुस जुसहरू मिक्स्ड फ्रुट्सहरू गरेर जुस बनाइदिन्छु त्यसको लागि अब सबै फ्रुट्सहरू सबै मजाले अब फ्रुट्सहरू ताछेर उयो गरेर अब जुसरमा हालेर मजाले जुसहरू निकालदिन्छु अर्को म ह्यान्ड मेडै अर्को चाहिँ म चाहिँ त्यो मतलब ह्यान्ड मेड पाराले नै उयो गाजरहरूको त्यहाँदेखि बिटहरू हालेर म जुस बनाइदिन्छु त्यो चाहिँ जुस त्यो चाहिँ म आफ्नै लागि तयार गर्छु त्यो चाहिँ गाजर बिट एप्पलहरू हालेर त्यसको पनि जुस पनि म तयार गर्छु म चाहिँ अब ह्यान्ड घरमै अब त्यो त्यस त्यसरी चाहिँ जुसहरू त्यसरी तयार गर्छु